हिजोको घटना त हो घरमा एउटा प्रोग्राम हुन लागिरहेको थियो जस्तो कि बर्थ डे पार्टी नानीहरूलाई धेरै नै बोलाएको थियौँ र सबलाई इनभाइट गरेको हुनाले चाहिँ खानपिनहरू राम्रो होस् भनेर इस्टिमेट अनुसार नै मैले खाना पकाएको थिएँ होइन तर हठात् एकजनालाई बोलाउँदाखेरि एउटा घरबाट चाहिँ दु दुइजना गरेर आउँदाखेरि त खाना अलिकति नपुग्ला जस्तो भयो र अब मैले यसलाई कसरी मिलाउनु भन्दा दसजनाको जगामा बिसजना अब हुँदाखेरि चाहिँ मलाई अलिक हतार चाहिँ पर्यो होइन फेरि कतिवटा अप्ठ्यारो पनि लाग्यो एउटा उनीहरूलाई मैले राम्रोसँगले खाना पकाएर खुवाउन सकेन भने धेरै अप्ठ्यारो हुन्छ भनेर सोचे र यसरी सोच्नाले चाहिँ अब मैले झट्ट हुने एउटा यस्तो खाना पकाएर नानीहरूलाई मैले जस्तो कि पास्ता पास्ता बनाएर मैले खुवाएँ उनीहरूलाई दसजना को जगामा बिसजना छ भने पनि मैले त्यो दसजनाको खानालाई सबै बिसजनामा भागाभाग गरिदिए र हतार हतार एउटा आइटम पास्ता बनाएर फेरि ती बि बिसजना नानीहरूलाई नै उनीहरूको अलिकति मतलब भागमा अलि अलि गरेर जुन यसरी दसजनालाई पकाएको खाना बिसजनालाई पनि भयो र सब कुरो नै राम्रोसँगले प्रोग्राम पनि सम्पन्न भयो